मेरो चाहिँ सबभन बाल्य कालका सबभन्दा मूल मूल सम्बन्धहरू चाहिँ स्कुल हो स्कुल लाइफ भनौँ स्कुल स्कुलमा चाहिँ म म यो न्युमाया मेरै गाउँको मङमाया बस्तीको न्यु हराइजन इङ्ग्लिस स्कुल पढेँ त्यो स्कुलमा मेरो यादगार छ छ अनि म त्यहाँनिर फोर्स फोर क्लाससम्म पढेँ फोर क्लाससम्म पढेर मैले त्यहाँनिर सिकेँ केही कुरा सिकेँ अनि म जब फोर क्लास पुगेर फाइभमा गएँ फाइभमा गएँ पछि हाई स्कुल पढेँ म टिस्टा अरे गाउँको टिस्टा ब्रिज हाई सेकेन्ड्री स्कुल पढेँ फाइभदेखि त्यसमा पढ्दै गएँ पढ्दै गएँ मलाई मेरो स्कुलको फेभ्रेट सब्जेक्ट चाहिँ मेरो हिस्ट्री मैले हिस्ट्री निक्कै बुझ्थेँ बुझ्थेँं म हिस्ट्री पढ्थेँ हिस्ट्री पढ्थेँ मैले स्कुलमा जति कुरा पढेँ साथीभाइसँग खेलेँ साथीभाइसँग उयो गरेँ स्कुललाई अहिले म अहिले म कलेजसम्म पुगेँ कलेजको सेकेन्ड इयर सेकेन्ड इयर पढ्दैछु म अहिले अनि स्कुलमा चाहिँ म यति खेल्थेँ यति रमाउथेँ क्लासहरू राम्ररी साथीहरूसँग साथीसँग साथीहरूसँग साथीभाइसँग भेट भएर क्लासहरू राम्ररी बस्थिनँ राम्ररी बुज उयो गर्थिनँ अनि अनि इक्जाम आउँथ्यो इक्जाममा साथीभाइसँग उयो गर्थेँ इक्जाम आउँदा म सिरियस चाहिँ हुन्थिनँ साथीभाइसँग खेल्थेँ उयो गर्थेँ ती पढ्थेँ इक्जाममा इक्जाम दिनु जान्थेँ त्यहाँदेखि सोध खोज हुन्थ्यो कि के हाम्रो मलाई हिस्ट्री चाहिँ निक्कै मन परेको सि हिस्ट्रिमा चाहिँ म हिस्ट्री सब्जेक्टमा चाहिँ म एटेन्टिभ बस्थेँ एटेन्टिभ राम्रो क्या अब बुझ्थेँ म हिस अरू सब्जेक्ट भन्दा चाहिँ हिस्ट्री सब्जेक्ट चाहिँ म बुझ्थेँ ले इक्जाममा लेख्नु सक्थेँं हिस्ट्री सब्जेक्ट चाहिँं हिस्ट्रिमा चाहिँ म लेख्थेँ अनि साथीभाइसँग साथीभाइसँग खेलेँं उयो गरेँ मलाई त्यो चाहिँ स्कुल लाइफ चाहिँ मलाई यादगार हुन्छ मेरो यादगार छ अनि म मेरो त्यही हो बाल्य कालका सबभन्दा मनमोहक सम्झनाहरू मेरो स्कुल लाइफै हो विस्वाद भन्नु छ